भाइ मैले सधैँ यही रेस्टुरेन्टबाट थुक्पा चाउमिन दुई प्लेट थुक्पा दुई प्लेट चाउमिन मगाउने गर्थेँ आज पनि म मगाउनु भनेको छ कि छैन सधैँ नभनिकन म पठाइदिनुहुन्थ्यो